मलाई मन परेको चाहिँ पुस्तकहरू किनकि म धेरै पुस्तकहरू पढ्छु सानैदेखि चाहिँ मलाई पुस्तकहरूको पुरा रुचि छ अनि त्यो भरिमा चाहिँ मलाई मन पर्ने पुस्तक चाहिँ लक्ष्मीप्रसाद देवकोटाको हो उहाँ चाहिँ एउटा एउटा एकदम राम्रो के भन्नु पुस्तककार हो उसले चाहिँ उहाँले चाहिँ एकदम राम्रो राम्रो पुस्तकहरू लेख्नु भएको छ त्यो मध्ये चाहिँ मलाई एउटा चाहिँ लक्ष्मीप्रसाद देवकोटाको मुना मदन चाहिँ यति धेरै मन पर्छ त्यसमा चाहिँ धनको बारेमा भनेको छ मनले पनि आफ्नो मनले पनि कसरी बस्नु धन विना पनि मान्छे बस्नु सक्छहरू भनेर भन्नु भएको छ अनि आफ्नो मुना एउटा मुनाले पनि आफ्नो मदनलाई कस्तो मजाले पर्खिनु भएको छ अन्तिमसम्म पनि उसले आफ्नो श्वास छोडेसम्म पनि आफ्नो मदनलाई पर्खेको छ त्यसमा प्रेम त्यसमा माया पनि धेरै छ यस कारणले गर्दाखेरि चाहिँ मलाई त्यो कथा त्यो पुस्तक कथा मात्र होइन त्यो पुस्तक चाहिँ मलाई धेरै मन पर्छ अनि लक्ष्मीप्रसाद देवकोटाको त्यो मात्र पुस्तक होइन अन्य धेरै पुस्तकहरू छ जसमा चाहिँ लक्ष्मीप्रसाद देवकोटाले आफ्नो मजाको आफ्नो कथाहरू हालेको छ यस कारणले मलाई उहाँको पुस्तक चाहिँ धेरै मन पर्छ